विशेष मलाई मन पर्ने पुस्तक भनेको धर्मचार्य

साङलिङ प्रकाशन डालि गुम्बा दार्जिलिङबाट प्रकाशित भएको यस पुस्तकको लेखक हुन् लामा पेम्बा छिरिङ शेर्पा र यो पुस्तक चाहिँ म प्राय दैनिक पढ्ने गर्छु यस पुस्तकमा चाहिँ बौद्ध धर्मका ज्ञानका कुराहरू छन् यसमा

ले ज्ञान प्राप्त गरेको

भगवान बुद्धले तप गरेको भगवान बुद्धको जीवनीहरू र हामीले धर्म ज्ञानको कुराहरू र कर्म ज्ञानको कुराहरू आध्यात्मिक ज्ञानलाई हामीले कसरी मनन चिन्तन गर्नु पर्ने भन्ने बारेमा यो पुस्तकमा सरल तरिकाले सरल भाषामा यसलाई अनुवाद गरिएको छ र हामी म एक बौद्ध धर्मावलम्बीको नातामा यसमा हामीले बौद्ध भिक्षुकहरूले अथवा बौद्ध धर्मावलम्बीहरूले बिहान बेलका पुजा पाठ गर्दा कस्तो विधि विधानले गर्नु पर्छ कस्तो प्रकारले छोपाहरू चढाएर पानीहरू चढाएर यसमा हामीले साङहरू अथवा धुप धुपाती कसरी गर्नुपर्छ भन्ने विषयमा यसको थुप्रैवटा नियम नीतिहरू यो पुस्तकमा लेखिएको अथवा उल्लेख गरिएको छ र हामी बौद्ध धर्मावलम्बीहरू हामी बौद्ध धर्म कस्तो हुनुपर्छ हाम्रो बौद्ध धर्मको आचर संहिता कस्तो छ र बुद्धले कति वर्ष तप गरे र बुद्ध जन्मिन्दा कस्तो थिए अनि बुद्धको जीवनीहरू कस्तो थिए र बुद्ध कुन ठाउँमा जन्मिए र कुन ठाउँमा उहाँले ज्ञान प्राप्त गरे यी विषयहरूमा यो पुस्तकमा आध्यात्मिक कुराहरू बौद्ध धर्मको कुराहरू यहाँनिर उल्लेख गरिएको छ र म मेरो आफ्नो मन पर्ने पुस्तक अहिले वर्तमानमा यही धर्मचार्य पुस्तक रहेको छ